पश्चिम बङ्गालमा चुनाउ गर्ने प्रक्रिया चाहिँ भोटको द्वारा नै गरिन्छ यहाँ चाहिँ चुनाउ जो जुन पार्टीले जित्यो जुन पार्टीले भोट बेसी पायो त्यसले नै रा राज्य गठन गर्छ र त्यो त्यसमा जनताहरूले भोट गरेर जसलाई जिताउँछ जुन पार्टीको बेसी हुन्छ जस्तो बिजेपी पार्टीको बेसी भोट भयो भने बिजेपीले नै राज्य चलाउँछ तृणमुल काङ्ग्रेसको बेसी भयो भने सरकार बनाउँछ अनि त्यहाँबाट काङ्ग्रेसको भयो भने ज जुन पार्टीले बेसी भोट पाएर जित्यो त्यस त्यसको चाहिँ नेताहरू छ चुनिन्छ अनि सरकार उसै त्यही पार्टीले चला चलाउँछ अनि सानो सानो पञ्चायत एरियातिर चाहिँ पञ्चायती चुनाउहरू हुन्छन् हाम्रो चाहिँ म्युनिसिपालिटी एरिया भएर म्युनिसिपालिटी चुनाउहरू हुन्छ अनि म्युनिसिपालिटी एरियाको जनताहरूले जुन पार्टीको मान्छे जो नेतृत्व हुन्छ उसलाई उहाँलाई जिताए पछि उहाँले नै हेर्नु हुन्छ गाउँहरूतिर पनि त्यही पार्टीले रेखदेख गर्नु हुन्छ र